हाम्रो संस्कृतिमा विव विवाह धेरै लामो हुन्छ जस्तो मगनी बिहा विवाह छ भने पहिलो हुन्छ होइन चाहे केटापट्टि होस् चाहे केटीपट्टि चाहे केटीपट्टि होस् चाहे केटापट्टि होस् पहिलो हुन्छ हाम्रो ग्रहशान्तिको पूजा त्यहाँपछि हुन्छ भोलिपल्ट हुन्छ कसार बटार्ने दिन र पर्सिपल्ट हुन्छ जन्ती जाने दिन र फेरि त्यसको भोलिपल्ट हुन्छ हाम्रो एउटा पार्टी जो गाउँसमाजलाई हामी खुवाउँछौँ त्यो दिन होइन त्यस्तै त्यस्तै हाम्रो विवाहमा हुन्छ र केटीपट्टि जो हाम्रो हुन्छ अहिले त धेरै किसिमको उयोहरू निक्लेको छ होइन जस्तो हल्दी हुन्छ मेहन्दी हुन्छ केटीपट्टि केटापट्टि पनि हुन्छ तर अहिले चाहिँ ज्यादातर केटीपट्टि पनि हुन्छ होइन त्यसमा अन्तखेरि केटीपट्टि जो जन्ती आउँछ त्यसलाई धेरै स्वागत गर्छौँ केटीपट्टि होइन के भन्छ जो केटीपट्टिको विवाहको अघिल्लो दिन गरिन्छ उहाँको बाबुले केटीको बाबुले जो आफ्नो छोरीलाई होइन गोत्र सारेको रीतिरिवाज त्यस्तो रीतिरिवाज हुन्छ चाहिँ नन्नेमुन्ने श्राद्धहरू जो दैलोमा बसेर गरिन्छ जो बाबु आफ्नो बाबुले छोरीको बाबुले चाहिँ जो कपाल खौरेको हुन्छ गोत्र सार्ने रीतिरिवाजहरू जस्तो अनि नन्नेमुन्ने श्राद्ध जस्तो त्यो दिन गरिन्छ विवाहको अघिल्लो दिन गरिन्छ त्यस्तो रीतिरिवाजहरू हाम्रो नेपाली संस्कृतिमा हुन्छ